हेलो नमस्ते बहिनी ए तपाईँ एता उयोबाट रिप्रेजेन्टेटिभ बोल्नु भएको है ए ए हजुर म नि एता एनजिओबाट बात गर्दैछु कि त्यो हामीले एउटा उयो सफाइ कार्यक्रम राखेको छौँ कि त्यहाँ तपाईँहरूको जगाको छेउमा अन्तखेरि त्यसकै लागि मैले फोन गरेर भनेको नि हो त्यो तपाईँको त्यहाँ टुरिस्ट स्पटहरू पुरा छ नि त्यहाँनिर अलिकति साफ सफाइ गरौँ भनेर नि हो हजुर त्यही त हजुर अब तिनीहरूले आउँछ डुल्छ जान्छ होइन अन्त यसो अब हामी नै अब अलिकिति गरौँ सफा भनेर नि हो अन्त तपाईँ भ्याउनु होस् भ्याउनु हुन्छ यसपालि उयो यो सन्डे हजुर तपाईँ यसो गाउँको हजुर मान्छेहरूलाई पनि यसो भनिदिनु होस् हो हामी दस बजी भित्रमा आइपुग्छौँ हो तल अनि दस बजीदेखिको हामी नभनेको पनि यहाँबाट बिसजनाहरू जस्तो हुन्छौँ हो ए हुन्छ हुन्छ हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद है अनि जति सक्दो मान्छे बटुली दिइराखे त राम्रो हुन्थ्यो है हजुर हुन्छ हुन्छ हुन्छ बहिनी हामी निस्केर फोन गर्छु नि है हुन्छ